मैले सङ्कलन गरेको चाहिँ सिक्काहरू चाहिँ पहिलाको आठ आना चार आना एक रुपियाँ भयो अनि दुई रुपियाँ अनि पाँच रुपियाँको भयो तिनीहरू छन् मसँग अनि त्योहरू चाहिँ धेरै पहिला पहिलाको हो अनि मेरो घरमा पनि तिनीहरू पहिला पहिलादेखि थिए अनि मैले तिनीहरूलाई कलेक्ट गरेर राखेँ राखेँ अनि तिनको अहिलेको टाइममा चाहिँ त्यस्तो केही मूल्य छैन पैसामा हेर्दाखेरि चाहिँ तर मेरो लागि चाहिँ तिनीहरू धेरै मूल्यवान्का हुन्